मेरो गाउँका मानिसहरूले ऋण लिनु सामान्य कुरो हो मेरो गाउँमा धेरैले नै ऋणहरू लिएको छ के रे बन्धन ब्याङ्कले पनि ऋण दिने छ कोपरेटिभ ब्याङ्कले पनि ऋण दिन्छन् तरै पनि सरकारले पनि धेरै नै उपलब्ध गराएको छ ऋणहरू सबै सबैबाट नै अहिले त दिनु थालेको छ तर हाम्रो यहाँ गाउँमा भने सबैले नै ऋण लिन्छन् कसैले घर बनाउनुको लागि ऋण लिन्छन् कसैले नानी पढाउनुको निम्ति ऋण लिन्छन् कसैले आफ्नो कतिवटा बाँकी तिर्नको निम्ति पनि ऋणहरू लिन्छन् र यसरी नै ऋणहरू लिएर नै कतिले आफ्नो घरहरू चलाउँछन् ऋण लिनु पनि सजिलो कुरो छैन ऋण लिँदाखेरि मानिसलाई पनि यति साह्रो परे पर्छ कतिले त ऋण लिनु लिनु त लिन्छ तर उनीहरूलाई तिर्नु एकदमै असमर्थ हुन्छ कतिले त आफ्नो घर घरको सामानहरू बेचेर पनि ऋण तिर्न बाध्य भएको छ कतिलाई त ऋण तिर्नुहरू सजिलै पर्छ तर कतिलाई त एकदमै ऋण तिर्न एकदमै गाह्रो भएको हुन्छ र आफ्नो घर परिवारहरू चलाएर पनि उनीहरूलाई ऋण तिर्न पर्छ र ऋण एकदमै साह्रो पर्छ कतिलाई त ऋण तिर्नु तर कतिले त सजिलैसित ऋण तिर्न सकिन्छ